विद्यमान बिरुवाहरूबाट अधिक बिरुवा उत्पादन गर्नका निम्ति चाहिँ त्यसमा भएका बिउलाई छरेर त्यसलाई उमारे पछि चाहिँ त्यसमा त्यसबाट धेरै बिरुवाहरू उत्पादन गर्न सकिन्छ